ए अँ माछा दोकानको अजय दाजु बोल्नु भएको ए मलाई नि म शारदा बोलेको कि म सधैँ तपाईँकोबाट लान्छु नि फिस ए हजुर मलाई आज माछा चाहिरहेको थियो कि लोकल हेर्नु न अर्जेन्ट हजुर अर्जेन्ट मलाई चाहिएर आजै दिउँसै कि बनाउँ भनेको थिएँ लन्चमा अन्त तपाईँ फ्री हुनुहुन्छ होला अन्त माछा छ कि छैन हौ ए हजुर मलाई नि एक केजी रुई माछा गरिदिनु हुन्छ फ्रेस छ कि छैन होला है ए हजुर मलाई मलाई अर्जेन्ट छ कि पठाइदिनुहोस् न सक्नुहुन्छ भने छिटो ए हजुर ए हजुर मलाई पनि हेर्नु न लन्च बनाउनु थियो कि मेरो पाहुनाहरू आउँदैछ नि त नेपालबाट हो ए हजुर हजुर मलाई पनि हेर्नुहोस् न अर्जेन्ट परेर त तपाईँलाई भनेको नभए मै आउनु पनि सक्थेँ नि ल्याउनु कि मेरो फेरि यहाँ कोही ल्याइदिने पनि नभएर तपाईँलाई भनेको नि कल गरेर ए हजुर साह्रै ठुलो पनि होइन मिडियम गरिदिनुहोस् न टाउको टाउको नहालिदिनुहोस् पुच्छर चाहिँ हालिदिनुहोस् न

मलाई एक किलो कि अन्त तपाईँकोमा युपिआई हुन्छ त्यो पे नम् हजुर ए हुन्छ हुन्छ अनि त्यहीँ फर्किन्छ के त त्यो केटा ए हजुर ए कति दाजु ए पचास ए हुन्छ हुन्छ हुन्छ म पठाइदिनु नि पठाइदिनुहोस् कि म हजुर ए हुन्छ हुन्छ हुन्छ म उसको हातमा पठाइदिन्छु नि ल दाजु हुन्छ हुन्छ थ्याङ्क यू दाजु राखेँ